हेलो हजुर ए हजुर हो त ए हजुर मेरो चाहिँ तपाईँको यो तपाईँ बाह्र कहाँ हुनुहुन्छ कहाँ कहाँदेखि लोकेसन चाहिँ कहाँ बताउँदैछ तपाईँको ए हजुर हजुर मेरो चाहिँ यो तपाईँको सिन्देबुङ हो कि यहाँनिर यो चाहिँ तपाईँको कहाँबाट आउनु हजुर सिन्देबुङ हो तपाईँलाई त्यहाँ रेली रोडबाटै आउँदा आउँदै तपाईँको बाटोमै ठुलो बोर्ड छ देखिहाल्नु हुन्छ ए ए हजुर तपाईँहरू कतिजना आउँदै हुनुहुन्छ ए हजुर कतिजना आउँदै हुनुहुन्छ तपाईँहरू चाहिँ ए हुन्छ हुन्छ आउनुहोस् न रुम छ खाली तपाईँको सातजना है हजुर हजुर राम्रो छ हाम्रो अब तपाईँहरू आएर बसेर हेर्नुहोस् न कस्तो लाग्छ तपाईँहरूलाई अब मैले त मेरै मुखबाट त भन्नु भएको छैन हजुर हजुर खाली छ आउनुहोस् न भर्खर आज मात्रै खाली भएको हुन्छ ए आउनुहोस् न यहाँ कालिम्पोङमा घुम्ने जग्गाहरू धेरै जग्गाहरू छ भयो दुर्पिन भयो कि लाभा जाँदा पनि हुन्छ ए हाम्रोमा छ छ गाडीहरू पनि तपाईँलाई चाहिरहेको पनि छ ए हुन्छ हुन्छ आउनुहोस् न म गरिदिन्छु नि हाम्रो छ नि हाम्रो गाइड गर्ने मान्छेहरू पनि छ म गरिदिन्छु नि गाइड हाम्रो यता तपाईँको जस्तो डेलो भयो दुर्पिन भयो रेली भयो लाभाहरू भयो कफेरहरू भयो दुर्पिन कता थुप्रो जग्गा छ आउनुहोस् न हामी लान्छौँ नि घुमाउनु तपाईँलाई रेसप भयो तपाईँको

तर ए हजुर त्यही त मेरो चाहिँ अब बस्ती बस्ती एरियामा छ प्रायःले त मनपराउँछ अब तपाईँहरूले पनि आउनुहोस् कस्तो लाग्छ हामी अब गाइडहरू पनि गरिदिन्छौँ तपाईँहरू ए सबै मेरोमा एभालेबल सबै पाउनुहुन्छ तपाईँले ए हजुर हजुर हामी त्यस्तो सबै फ्यासिलिटीहरू राखेको छौँ नि त्यस्तो तपाईँहरूलाई के के खानु मनपर्छ बस्तीको चिजहरू सबै छ एल्कोहोलहरूदेखि लिएर ड्रिङक्सहरू तपाईँले कुन कुन खानुहुन्छ त्योहरू सबै हामीले राखिदिएको छौँ किनभने अब कहाँ कहाँदेखि आएको हुन्छ अब त्यो त हामी बस्तीमा पर्छौँ र त्यो त हामीले पहिल्यै हामीले नै ल्याएरै राखेको हुन्छौँ नि त्यस्तोहरू त ए हजुर हजुर हजुर त्यस्तोहरूको नसुर्ताउनुहोस् तपाईँ खानुहरूमा जे अर्डर गर्दा पनि तपाईँहरूले सबै पाउनुहुन्छ ब्लेन्डरहरू सबै छ हजुर ब्लेन्डर्सहरू बियरहरू तपाईँले सबै राम्रो एकदम यहाँ त बस्तीको हामी त प्युर बस्तीकै चलाउँछौँ बाहिरकोहरू त्यस्तो केही चलाउँदैनौँ हामी सबै आउनुहोस् तपाईँहरू एकताल एकताल आउनुहोस् हेर्नुहोस् कस्तो हुन्छ हो त्यहाँदेखिको बादमा फेरि तपाईँहरूले हामीलाई कमेन्ट गर्नुहोस् न फोन गरेर ए हजुर हजुर हुन्छ तपाईँ एकदम हामी पनि म पनि शर्मा नै हो नि म पनि ब्राह्मण नै हो हुन्छ हुन्छ आउनुहोस् न आउनुहोस् न ल तपाईँ सबै उयो हुन्छ आउनुहोस् न तपाईँ केही अभर पर्नुभयो भने पनि यही फोन नम्बरमा फोन गर्नुहोस् आउनुहोस् न ल हुन्छ हुन्छ हुन्छ